दार्जिलिङमा मैले देखेको चराहरू चाहिँ परेवा ढुकुर अन्त रुपी र चिल हो प्रायः चाहिँ परेवा चाहिँ अब तपाईँले प्रायः वारिपारि पुरा देख्छ अन्त परेवालाई चाहिँ मलाई चाहिँ मन परेको पनि परेवै हो किनकि अब परेवालाई अब पिजन पनि भनिन्छ होइन इङ्लिसमा पिज परेवा चाहिँ अब एउटा क्या प्रेमको चाहिँ चिह्न हो भन्छ नि त अब पहिलाको मान्छेहरूले चाहिँ अब परेवालाई परेवाको खुट्टामा चाहिँ अब क्या चिठी लेखेर चाहिँ अब वारिपारि पठाउँथ्यो अरे कि अन्त त्यही भएर चाहिँ मलाई परेवा मनपर्छ